मैले ठुलो मूर्ति कहिल्यै पनि बनाइन जस्तै है नानीहरूको स्कुलको प्रोजेक्ट हुन्छ त्यो चाहिँ हामीले बनायौँ नानीहरूसँग बसेर त्यो चाहिँ थर्मोकोल ल्यायौँ थर्मोकोलमा ल्याएर हामीले सानसानो बाँसको भाटालाई काटेर जोडेर त्यसमा सानो घर जस्तो प्रकारले बनायौँ त्यसमा हाम्रो कतिपय कलरहरू थियो थिएन है त्यसमा चाहिँ हामीले मिसाएर बनायौँ बनाउँदा त राम्रै देखेको थियो तर कलरहरू अलिकतिको अभावले गर्दा चाहिँ हाम्रो चुनौती भयो कि त्यो चाहिँ अलिकति नराम्रो देखेको जस्तो खालके तर पनि नानीले स्कुलमा प्रोजेक्ट चाहिँ कम्प्लिट गर्यो